अघिल्लो वर्ष चाहिँ हामी ओडिसा गएको थियो ओडिसामा चाहिँ एकदम इन्ट्रेस्टिङ स्टोरी छ म चाहिँ हामी चाहिँ यहाँबाट गाडीमा गएको थियो सिलगडीसम्म त्यहाँ चाहिँ सिलगडीबाट चाहिँ त्यहाँदेखि चाहिँ ट्रेनमा गएको थियो एसीको सिट थियो त्यहाँदेखि चाहिँ ओडिसा पुगेर फर्स्ट होइन हामी कलकत्ता गयौँ कलकत्ता गएर चाहिँ त्यहाँदेखि बाजेको डक्टर देखाउन थियो त्यहाँदेखि त्यहाँ डक्टर देखाएर त्यहाँदेखि हाम्रो ओडिसाको ट्रेन थियो एक रात पनि बसेन हामी कलकत्तामा त्यहाँदेखि त्यहाँबाट ओडिसा निक्लिहाल्यो त्यहाँदेखि ओडिसामा चाहिँ हामी गयो त्यो जुन पुगेको दिन त रेस्ट गऱ्यो किनभने पुरा थाकेको थियो कलकत्तामा पनि हामी त्यति बेसी रेस्ट गर्न पाएन अन्त एकदिन चाहिँ रेस्ट गरेर त्यस्को भोलिपल्ट चाहिँ हामी चाहिँ टेम्पल गएको थियो जगन्नाथ टेम्पल भन्ने अन्त मेयो मज्जाको थियो अन्त त्यहाँदेखि चाहिँ मलाई एकदम ढिलो भइसकेको थियो किनभने बेसी दिन बस्ने प्लान थिएन अन्त मलाई चाहिँ पुरा हतार भएको थियो के अरे ओडिसा बिच जानको लागि अन्त होटलकै छेउमा भ्यू ओसन भन्ने होटल थियो त्यहाँ चाहिँ अब अब त्यसकै छेउमा चाहिँ बिच थियो अन्त त्यो बिच जानको लागि चाहिँ हतार गरेर चाहिँ म चाहिँ अब रूनै आँटेको थिएँ ढिलो भयो जाउँ न छिटो भनेर त्यहाँदेखि चाहिँ बिचमा त्यहाँदेखि चाहिँ होटल पुगेर चेन्ज सेन्ज रिफ्रेस भएर एकदम त्यहाँदेखि बिचको लागि निक्ल्यौँ हामी घरबाट त्यहाँदेखि होटेलबाट त्यहाँदेखि खाना साना खाएर त्यहाँदेखि बिचमा पस्नु पस्यो पस्दाखेरि चाहिँ मेरो फोन चाहिँ बिचमा एकछिन इन्जोय गऱ्यो त्यहाँ बसेर तर इन्जोय गर्दा गर्दै मेरो फोन चाहिँ बिचमै कता पानीमै बग्यो कहाँ गयो गयो मलाई थाहा भएन हो त्यहाँदेखि त्यो फोन पाएन पनि कति खेजेँ सो त्यही रिमेम्बरेन्स मेरो लास्ट इएरको घटना अन्त हामी फेरि वापस फर्कियो फोन पाएन